मैले त्यो रेडमीको चाहिँ एउटा मोबाइल किनेको थिएँ अन्त त्यो रेडमीको फोन चाहिँ मलाई ट्याक्कै मनपरेन किन भन्दा लिएको एक हप्ता भयो चलाएको पुरा त्यो फोन चाहिँ ह्याङ्ग भयो र अब यो फोन चाहिँ म रेडमीको चलाउँदिनँ